अब खोई युवा भाइहरूले पनि अब त्यत्रो त्यत्रो पढ्यो अब खोइ काम छैन केही छैन अब सरकारहरले पनि यसो हेर विचार गरेर गर्नुपर्ने थियो सरकारहरूले पनि यसो अब लोनहरू दिएर हुन्छ कि के गरेर हुन्छ यसो उहाँहरूले पनि त यसो खाने बाटो बिक्री गरेर गर्नु हुन्थ्यो युवा भाइहरूले पनि तर अहिले खोइ सरकारहरूले त्यति पनि दिएको छैन दिए त राम्रो हुन्थ्यो उहाँहरूलाई पनि अब हाम्रो भाइहरू त्यत्रो त्यत्रो पढ्यो बेरोजगार भइरहेछ अहिले तर सरकारले किन याद गरेन उनीहरूले त्यति याद गर्नु पर्ने थियो सरकारले पनि हेर्नुपर्ने थियो हाम्रो भाइहरूलाई